हेलो ए गुड आफ्टर नुन सर ए सर सुन्नु होस् न म चाहिँ हायर एजुकेसनको लागि हायर एजुकेसनको लागि चाहिँ तपाईँकै स्कुलबाट गरौँ भन्दै थिएँ नि त कि सर अन्त म त्यही अब थोडा हल्का कन्फ्युस भइरहेको थिएँ कि सर अब मतलब म कुन चाहिँ स्ट्रिम लिएर गरेको चाहिँ मलाई पछिबाट फाइदा होला अब पछिबाट काम मिल्नु सक्ला केही न केही है हन्ड्रेड पर्सेन्ट अब प्लेसमेन्टहरू हुने खाले कुन चाहिँ स्ट्रिम होला हो सर हजुर सर हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई त तिनीहरू सबै हेर्दखेरि त मलाई त टिचर्स नै बेस्ट लाग्छ हो सर हजुर हजुर हजुर ए हजुर सर त्यही त यसपालिदेखि जोइन गरौँ भनेको थिएँ कि सर अन्त हल्का लिटल कन्फ्युज भइरहेको थिएँ र तपाईँलाई कल गरेको थिएँ सर धेरै धेरै धन्यवाद तपाईँले मलाई सुझाउ दिनु भयो है त्यस्तै गर्छु नि सर म पनि

हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ